ए यो तपाईँहरूको त्यहाँ कालिम्पोङतिर फेस्टिबलहरू कुन कुन मनाउँछ हौ ए त्यसमा तपाईँहरूले के के गर्नुहुन्छ हौ

ए हजुर

ए अन्त तपाईँहरूले त्यो टाइममा चाहिँ के के खानेकुराहरू चाहिँ के के उयो गर्छ हौ चाडबाडमा चाहिँ ए हजुर

ए ए हजुर अरू तपईँहरूले त्यँतिन तपाईँको दस दिनसम्म मात्रै हो त्यो नौ दिन भएर दसदिनमा चाहिँ सकिहाल्ने तपाईँको चाड ए त्यहाँदेखि तपईँहरूको चाड सकिहाल्यो दसदिनभित्रमा ए हजुर हुन्छ हुन्छ हुन्छ अरू अरू अरू अरू चाडहरू केही मनाउँदैन तपाईँहरूले त्यो दसैँबाहेक अरू के जानकारी छ तपाईँलाई

ए हुन्छ हुन्छ होइन म त त्यो अलिक जान्नु चाहेको थियो कि त्यही भएर तपाईँसँग हुन्छ हुन्छ हुन्छ